हाम्रो गाउँमा चाहिँ खुल्ला दिसापिसाब गर्न चाहिँ एकदमै असुविधा छ किनभने हामीमा चाहिँ यस्तो हुन्छ नि त होइन हाम्रो उता मधेस र पाहाडमा धेरै अन्तर हुन्छ हामी त खुल्ला दिसापिसाबहरू कसैले अब इमर्जेन्सी आएर हामीलाई गर्दै थियो भने पनि अब कसै पनि आइपुगिहाल्यो भने चाहिँ एकदमै हामीलाई सरम लाज भन्ने हुन्छ है अब हामी चाहिँ लाज मान्ने गर्छौँ र हामीले कसैले पनि बाटोमा त्यस्तो दिसापिसाबहरू गर्दै गरेको भेटायौँ भने उहाँहरूलाई पनि अब हामी गाली गर्ने गर्छौँ होइन किन यसरी बाटोतिर तपाईँले यसरी गर्नुभएको मान्छे हिँड्छ अब आउँछ जान्छ असुविधा हुन्छ यसरी बाटोमा गर्नु राम्रो होइन त भन्ने कुारहरू गर्छौँ होइन अनि त्यही कारणले गर्दा चाहिँ अब एकदमै हामी चाहिँ अब यसलाई चाहिँ मान्यता दिँदैनौँ जो चाहिँ बाटोमा दिसापिसाबहरू गर्छ त्यसलाई चाहिँ हामी एकदमै मान्यता दिँदैनौँ र असुविधाहरू हुन्छ अब केटा मान्छेले दिसा गर्दैछ भने केटी मान्छे पुगेर हामीलाई एकदमै लाज लाग्ने गर्छ र जसले दिसा गर्दैछ उहाँ पनि एकदमै लजाउनु हुन्छ होइन हामीले एकदमै अब देखिहाल्यो भने पनि नदेखे जस्तो गरेर कि आउँदैगरेको बाटामा हामी फर्केर जान्छौँ त्यही कारणले गर्दाखेरि चाहिँ हामीलाई एकदमै असुविधा हुन्छ यसमा चाहिँ